त्यो गीत को लागि यस्तो तोकिएको समय चाहिँ छैन तर म बिहान कहाँ कहाँ जाँदाखेरि अब जस्तै कता कता जाँदाखेरि पनि म गीत नै गाउँछु भाँडा माझ्दाखेरि पनि म गीतै गाउँछु बाथरुममा टोइलेटमा हुँदाखेरि पनि म गीतै गाउँछु र म किनभने अब म सङ्गीत एकदमै रुचाउँछु र म जेमा पनि गीतै गाउँछु त्यो कार्यक्रम कुनै कार्यक्रम प्रोगामहरूतिर पनि म गीत नै गर्छु गीत नै गाउने गर्छु यस्तो तोकिएको समय चाहिँ छैन म यति समय त्यो ट्रेनिङहरूतिर कुनै यसरी ट्रेनिङहरू पनि गर्दैन हाम्रोतिर अब त्यस्तो छैन पनि त्यस्तो टाइमहरू त तोकेर भन्नु सक्दैन र अब कता कता जाँदाखेरि पनि म अब गीतहरू गाउने गर्छु र गीत सिक कसरी सिक्छ भन्दा कसरी सिक्छु भन्दाखेरि चाहिँ बिहान बिहानै अब उठेर हुन्छ नि आफ्नो गलाहरूलाई खोलेर म प्राय चिच्याउने गर्छु त्यसरी नै म गीतहरू सिक्छु हुनु त अब गीतहरू अब पहिल्यैदेखि नै अब म चाहिँ आफ्नो पिताकोबाट चाहिँ मैले चाहिँ यो तालिमहरू लिएको किनभने उहाँ पनि राम्रो गाउनु हुन्छ है मैले यसरी नै गीतहरू सिकिरहेको थिएँ सिक्दै छु र यसरी नै म सिकी पनि रहने छु